हजुर हजुर ए मेरो चाहिँ अब यस्तो छ कि फोटोको खालि मैले घन्टाको अब एक घन्टाको तपाईँको फोटोको एक हजार लिन्छु अन्त भिडियो गरेको तपाईँको दुई हजार लिन्छु हो अहिले यदि तपाईँले एक दिन नै चाहनु हुन्छ भने चाहिँ अब म तपाईँलाई मिलाइकिन यस्तै पन्ध्र हजार बिस हजार मिलाइ मिलाइदिनु सक्छु हजुर हजुर मो त्यसको तपाईँलाई अब हुन त अब म एक दिनको बिस हजार लिन्छु तपाईँलाई अब तिन दिनको चाहिँ मिलाएर पचास हजारमा गरिदिन्छु नि ल हजुर अब खास चाहिँ मेरो चार्ज चाहिँ त्यही हो तर पनि अब तपाईँलाई लास्ट फोर्टी एटसम्म चाहिँ गरिदिनु सक्छु

हजुर सुनिनँ भन्नुहोस् त

ए भिडियो अब त्यो चाहिँ तपाईँकै तपाईँकैमाथि डिपेन्ड हुन्छ अब कस्तो टाइपको खोज्नु हुन्छ होइन अब म चाहिँ हजुर हजुर हजुर हजुर हजुर हजुर अँ हजुर हजुर हजुर म चाहिँ हजुर भन्नुहोस् न हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर त्यो कि त्यो त बुझेँ कि अब भिलेज साइडमा त्यस्तै हुन्छ नि तर मेरो चाहिँ त्यही हो अब लास्ट फिप्टी चाहिँ हो तर अब तपाईँलाई चाहिँ फोर्टी एटसम्म चाहिँ मिलाइदिनु सक्छु त्योदेखिन् चाहिँ कम्ती हुँदैन हजुर हजुर हजुर हजुर हजुर हजुर अँ हजुर होइन तपाईँलाई लास्ट अब अब त्यो अब तपाईँको कुरा पनि मैले बुझिदिएँ लास्ट तपाईँलाई फोर्टी सेबेनसम्म चाहिँ गरिदिनु सक्छु हजुर फोर्टी सेबेन फोर्टी सेबेन

के अन्त के गर्नु हुन्छ